जस्तै अब दोकानको सामान चाहिँ भन्यो भने हामी म चाहिँ अब कालिम्पोङबाटै ल्याउँछु होइन किनभने हामी त्यो प्रकारले थुप्रै प्रकारले हामी बिजिनेस ठुलो गरेको छैन सानै गरिरहेको छु अहिले फिलहाल हो यो सामान चाहिँ हामी सान सानो सामान हुनको कारणले गर्दाखेरि चाहिँ हामी यहीँ छेउमा जाऊ जुन चाहिँ हाम्रो छेउमा छ जुन चाहिँ पसल होइन होलसेलर त्यहीँ गएर नै हामी लिने गर्छौँ अनि अर्को कुरामा हाम्रो जुन चाहिँ यो दोकानको छ त्योबाट तपाईँको नाफा चाहिँ अब त्यो प्रकारको उठ्दैन हाम्रो त्यो एउटा चिप्समा देखिको लिएर त्यो अलिकति तपाईँको यो चामल त्योबाट अलिअलि हुन्छ होइन त्यति नै हो अनि यो प्रकारले यो ग्रोसरी गरेर चाहिँ अब लाइफ उ त्यो अब घर चाहिँ चल्दैन अब त्यो त्यो एउटा कुरामा मात्रै अरू अल्टरनेटिभ पनि खोज्नुपर्छ